बागवानी केले गर्दा सुरू गरेँ भन्दा चाहिँ मैले है छिमेकीहरूमा हट हाउसहरू देखेँ है छिमेकीहरूले त्यसको थ्रु एउटा इम्प्लोइमेन्ट जेनेरेसन गरेको देखेँ कमाइ गरेको देखेँ त्यसको थ्रु चाहिँ म एकदमै योप्रति है मलाई मन जाग्यो है थ्याङ्कयु